हाम्रो नेपाली संस्कृति मुख्य पेसा चाहिँ यस प्रकार छ है हतियार बनाउने भाँडाहरू बनाउने अनि बाजाहरू बजाउने बाजाहरू बजाउनेमा चाहिँ खैँजडी मादल चारङ्गे हुन्छ भाँडाहरू बनाउनेमा चाहिँ जस्तै भयो झर्के थाल झर्के बटुको लोहोटा कित्ली कराही यसरी थुप्रै प्रकारकोहरू बनिन्छ त्यसमा अनि हतियार बनाउनेमा चाहिँ जस्तो खुकुरी भयो हँसिया कँचिया यसरी चिजहरू बनाउनुहुन्थ्यो पहिला त प्रायैः हामीले यसरी बजारमा किनेर पाउँथ्यौँ अहिले चाहिँ त्यस्तो पाइएको छैन मानिसहरूले बनाउनु छोड्नुभयो अहिले मसिनको चिजहरू बेसी निस्केर होला त्यही कारण हातले बनाएको चिजहरू त्यति पाइँदैनन् अनि अहिलेका नानीहरूले त इन्ट्रेस्ट पनि गर्नु छोडेका छन् किनभने बाहिरको कम्पनीको कामहरू भन्छ कोही गभर्मेन्ट सर्भिस भन्छ त्यही भएर होला अनि पहिलाको नियमले त हो भने गर्नुपर्थ्यो तर अहिलेको नानीहरू चाहिँ यो सब चिजहरू गर्नुमा लजाउनुहुन्छ यसै कारणले चाहिँ यो सबै चिजहरूको त्याग हुँदैगएको छ जस्तो चाहिँ लाग्छ